हेलो हेलो हजुर भन्नुहोस् हजुर हजुर हजुर भन्नुहोस् कहाँको लागि होला

ए टुरिस्ट स्पटहरूको लागि अच्छा कहाँ मतलब तपाईँको अब कालिम्पोङको जम्मै घुमाइदिनु डेलो छ है दुर्पिन भयो मङ्गलधामहरू भयो एसएसबी क्याम्पको स्विमिङ पुल पुलहरू भयो अनि त्यहाँदेखि अलिक टाढो जानुहुन्छ भने तपाईँको यता रेसपपट्टि भयो लाभापट्टि हजुर कति दिनसम्मै कतिजना तपाईँहरू

पाँचजना छ ए अच्छा हुन्छ भइहाल्छ नि मलाई गर्नुभएको थियो है अच्छा तपाईँले एउटा फेयरहरू थाहा होला नि त आठ बजी भोलि बिहानको लागि अच्छा कहाँ अच्छा पिकअप कहाँबाट हो कहाँबाट उठाउनु दस माइलबाट हुन्छ हुन्छ त्यसो फोन लगाउनुहोस् भाडा तपाईँलाई थाहा छ होला नि फेयर हुन्छ